अहिले आइआइटी आइआइएससी आइआइएम जस्ता ठुला संस्थाहरूमा भर्नाको निम्ति एकदमै होडबाजी एकदमै ज्यादा प्रतिस्पर्दा रहेको छ र यी संस्थाहरू किफायती पनि छैनन् किनभने जब एउटा स्टुडेन्टले आइआइटीको इन्ट्रेन्स इक्जाम बस्दछ भने कति उनीहरूले यदि आफ्नो पर्सन्टेज नाइन्टी एबभ ल्याएको छ भने मात्र उनीहरूलाई गर्मेन्ट स्पोन्सर मिल्दछ त्यो गर्मेन्ट स्पोन्सर पनि उनीहरूको फुल पढाइको कभरेज हुँदैन तर आधाको पढाइको कभरेज हुन्छ त्यसमा जति पनि लो एकदम मिडल क्लासका नानीहरू छन् जो चाहिँ एकदमै पढ्नु र पढ्नुमा राम्रो र प्रतिस्पर्धा गर्ने क्षमता रहेको हुन्छन् उनीहरूमा यो यो कुराले यो आइआइटीमा आइआइएससीमा आइआइएममा यो एडमिसन नपाउँला भन्ने कुराले उनीहरूमा एकदमै मेन्टल हेल्थ उनीहरूकोमा असर पर्न गइरहेको हुन्छ उनीहरूले सोच्दछ कि साँच्चै नै पढेर पनि त्यो इन्सटिट्युटहरूमा उनीहरूले साँच्चै त्यो पैसाको कारण फाइनेन्सियल प्रब्लमको कारणले उनीहरूले एडमिसन पाउदिनँ भनेर उनीहरूले सोच्दाखेरि उनीहरूको मेन्टल हेल्थ बिग्रिनु जान्छ र त्यो जब उनीहरूको मेन्टल हेल्थ बिग्रिनु जाँदाखेरि उनीहरूले सुसाइड जस्ता एकदमै नराम्रो कुराहरू नराम्रो बाटोहरू उनीहरूले अप्नाउँदछ